अब कृषि क्षेत्रमा भन्नुहुन्छ भने चाहिँ है अब मैले चाहिँ के गर्दैछु भन्दाखेरि चाहिँ पहिला आजभन्दा पन्ध्र दस वर्ष अगाडि चाहिँ है धान खेती गाउँमा लाउथ्यौ है कोदो मकै धान सबै लगाउथ्यौँ त्यति बेला गरेको अनुसार आफूले पौरखी गरेको अनुसार चाहिँ फल्थ्यो है फलाएको पनि थियौँ हामीले घरमा हामीले पसल लगाएर उमारेर है कमाएको पनि थियौँ हामी ख्वास खुसी पनि थियौँ तर अहिले चाहिँ यो वर्तमान समयमा को के कारणले गर्दाखेरि है धा धान खेती केही हुनु सक्दैन अहिले त्यो भएर चाहिँ अहिले हामीले लगाउनु छोडिदियौँ धान खेती मकै कोदो कुनै पनि हुनु छोड्यो त्यस त्यसपछि चाहिँ हामीले अहिले चाहिँ एउटा खेतीको रुपमा चाहिँ एउटा गुवा गुवाको खेती गर्दैछौँ र अहिले त्यो गुवाको खेती प्रायः राम्रै नै छ तपाईँको वर्षमा हामी आम मानिसले यहाँको मानिसहरूले मैले चाहिँ दुई लाख तिन लाख हामीले एउटा इन्कम गर्छौँ गुवाको खेतीबाट चाहिँ